हेलो तपाईँ सृजनाको आमा बोल्नु ए नमस्कार नमस्कार म सृजनाको क्लास टिचर नमस्कार म सृजनाको क्लास टिचर बोल्दैछु कि सृजना अलिकति बिसन्चो भएको जस्तो भयो कि स्कुलमा भोमिटिङ पनि भुँडी दुख्यो भनेर भन्दैथ्यो नानीले बिहान के खाएको थियो होला बिहान सन्चै थियो नानी ए

ए होइन बिसन्चो हुँदाखेरि त स्कुल नपठाउँदा पनि हुन्थ्यो नि कि नानीलाई चाहिँ म मेरो हिसाबले केही उल्टा पाल्टा खाएर हो कि अ कि अपच भयो जस्तो लाग्यो कि अन्तखेरि नानीलाई चाहिँ तपाईँले आज लगेर तपाईँले स्कुलबाट लगेर डक्टर देखाउनुहोस् न तपाईँ आउन सक्नुहुन्छ स्कुल हजुर नानी त अहिले अब एक्लै पठाउनु मलाई अलि डर लाग्यो कि अन्त मैले तपाईँलाई फोन गरेर चाहिँ नानीलाई तपाईँले लिएर गएर डक्टरलाई देखाएर अन्त सिधै घर लानुहोस् न एक दुई दिन एब्सेन्ट बस्दा पनि नानी केही प्रब्लम छैन नानी सन्चो भएर आओस् न है स्कुल किनकि अब आज दुई दुईपल्ट भोमिट गर्यो नानीले है अन्त टाउको दुख्यो भुँडी पनि दुख्यो भनेर भन्दै थियो कि अन्त मलाई अन्त अलिकति अनि लिगली बिसन्चो भयो भन्ने जस्तो लागेर चाहिँ मैले तपाईँलाई कल गरेको नि हजुर तपाईँ क कति बजी आइपुग्नु हुन्छ कति बजी जस्तो

हुन्छ म नानीलाई अहिले रेस्ट रुममा राख्दै गर्छु कि अन्त मैले त्यो नानीलाई अलिक ज्वरो पनि आइरहेको थियो ज्वरो पनि आइराखेको थियो र मैले उसलाई फर्स्ट एडको लागि पारासिटामोल पनि दिइरहेको छु एउटा कि हजुर पारासिटामोल एउटा क्यालपोल दिएको छु त्यसले ज्वरो त अलिकति सन्चो पा पार्छ होला कि तर त्यो उल्टी र भोमिटिङ जुन चाहिँ हुँदैछ त्यसको लागि चाहिँ डक्टरै देखाउनुपर्यो है हुन्छ तपाईँहरू आउनुहोस् न त है हवस् हुन्छ हुन्छ हुन्छ हामी हामी याद गर्छौँ नि हामी याद गर्छौँ नि अहिले रेस्ट रुममा नानीलाई सुताइरहेको छौँ है एकजना एटेन्डेन्ट पनि नर्सिङ मतलब स्कुलको आया पनि हुनुहुन्छ उहाँ पनि नानीसँगै बस्नुभएको छ हुन्छ हवस् थ्याङ्क्यु हुन्छ हुन्छ